हामी मुना मदनको नाटकहरू खेल्थ्यौँ खेल खेल्थ्यौँ र कालिम्पोङ गिडाब्लिङ खरसाङ सिलगढी मैनागढी धुपगढी र जान्थ्यौँ हामीहरू त्यो नाटकहरू लिएर खेलेर आउँथ्यौँ